अहिले नानीहरूले चाहिँ होइन त्यो अब हाम्रो गाउँमा चाहिँ त्यही धुप्लेडुमहरू खेल्छ त्यहाँदेखि इन्टुमिन्टुहरू खेल्छ धुप्लेडुमहरूमा चाहिँ हामीले बटरफ्लाई बटरफ्लाई गरेर छान्छौँ त्यहाँदेखि त्यो लास्टमा जो उयो रहन्छ त्यसले चाहिँ खोज्छ त्यहाँदेखि अब जो खोज्नेले चाहिँ त्यो लुक्नेहरूलाई जो फर्स्टमा पक्रिन्छ अन्त त्यसले हामीलाई खोज्छ होइन त्यसरी है अहिले चाहिँ नानीहरूले चाहिँ खेल्छ